मेरो नाम अञ्जना थुलुङ हो मेरो उमेर चौवन वर्ष म दार्जिलिङमा बस्छु म हाउसवाइफ हो भन्नुपर्दा मेरो परिवारमा चारजना छौँ मेरो दुई छोरा अनि मेरो हस्बेन्ड दुई छोराहरू भर्खर पढिसकेको छ मलाई आफ्नो बारेमा बताउनु पर्दा मलाई मेरो दुई छोरा हस्बेन्ड जब छुट्टी हुन्छ तेतिबेला मलाई सँगै घरमा हुन्छौँ तेतिबेला मलाई खुसी लाग्छ मन पर्छ सँगै बस्नु सँगै बसेर खाना खानु सँगै चारैजना घुम्नु जानु अनि मलाई मन परेको लुगामा म म पेन्ट पनि लाउँछु कुर्ती पनि लाउँछु म बर्को पनि लाउँछु मलाई त्यही कुरा मन पर्छ म साडी लाउदिनँ अनि मलाई आफूले मन परेको कलरहरू पायो मन कलरहरूमा मलाई पिच कलर रेड कलरहरू जस्तो मलाई मनपर्छ कलरहरूमा लुगाहरूमा पनि मलाई त्यही कलर मन पर्छ पिङ्क पनि मन पर्छ ग्रिन पनि मन पर्छ अरू कलर चैँ मलाई मन पर्दैन मलाई साथीहरूसँग घुम्न जाँदा खुसी लाग्छ मनोरञ्जन गर्नु मन लाग्छ साथीहरूसँग मेलमिलापमा बस्नु मन लाग्छ साथीहरूसँग साथीहरूसँग मेलमिलापमा बस्नु मन लाग्छ सबैलाई म माया गर्छु मलाई कुकुर एकदम कुकुर एकदम माया लाग्छ कुकुर स्ट्रिट कुक् डगहरू पनि मलाई एकदम माया लाग्छ मलाई मैले कुकुरलाई पनि म प्राय जस्तो खानाहरू म बा दिन्छु मलाई फुलहरू फुलाउनु मन पर्छ फुलहरू पनि म फुलाउँछु रोप्छु मलाई यो कुरामा मन पर्छ फुलहरू फुलाउनु लुगाहरू लाउनु घुम्नु किताबहरू पढ्नु मन लाग्छ नेपाली उपन्यासहरू पढ्नु मन लाग्छ अनि म गरिब दुःखीलाई माया गर्छु जब म डाँडामा जान्छु दार्जिलिङमा माहाकाल मन्दिरमा त्यतिबेला म पूजाहरू गर्छु यहाँ भिकारीहरू हुन्छन् नानीहरू लिएर त्यहाँ उनीहरूलाई पनि म दक्षिणाहरू दिदैँ दिदैँ दिदैँ आउँछु मलाई त्यतिबेला शान्ति लाग्छ मनमा गरिब दुःखीलाई यसो गर्दा लिपस्टिकहरू मन पर्छ मलाई लिपस्टिकमा मलाई लेक्मी एभोन अनि मन पर्छ लिपस्टिक चाहिँ म राम्रो लाउँछु कलर पनि मलाई त्यो पिच कलर पिङ्कहरू हौ त्यस्तो कलरहरू मन पर्छ लिपस्टिकमा लिपस्टिक मलाई एकदम मन पर्छ तर म अरू अनुहारमा म क्रिम लाउँछु एउटा मोइस्चराइजर र मलाई मेकअपहरू चाहिँ म गर्दिनँ मेरो नेचुरल नै हुन्छ त्यस्तो मन पर्छ मलाई